ए हजुर आउनुहोस् न अन्त दिदी ए सबै कुरा ठिकै छ हो अब महँगाइको जमाना हो होइन महँगाइ त भइहाल्छ तर पनि अब तपाईँले प्याकेज सिस्टम गर्नु भयो भने चाहिँ एकदम राम्रो हुन्छ है टुरिस्टहरूको लागि चाहिँ प्याकेज सिस्टम राम्रो हुन्छ अब अझै तपाईँ एक्लै हो भने चाहिँ अब पुरा बेसी पर्छ अब तपाईँको डल्लै फेमेली नै आउनुहुन्छ डल्लै फेमेलीलाई लिएर आउनुहुन्छ भने चाहिँ प्याकेज अलिकति कम्ती पर्छ हो अनि बेङ्गाल सफारीमा चाहिँ तपाईँले पहिला फर्स्ट गएर चाहिँ सबभन्दा पहिला त तपाईँले अब गाडी रिजर्भ गर्नु पर्यो होइन बेङ्गाल सफारीसम्म पुग्नुको लागि अनि यहाँबाट गाडी रिजर्भ गरेको चाहिँ त्यस्तै सत्र सौ अठार सौहरूसम्म लिन्छन् होला ठुलो गाडी अनि त्यहाँबाट गएर तपाईँले बेङ्गाल सफारीमा पुगेर बेङ्गाल सफारी चाहिँ शनिवार चाहिँ बन्द हुन्छ है शनिवार र आइतवार चाहिँ बन्द हुन्छ बाँकी सोमवारदेखिको लिएर शुक्रवारसम्म चाहिँ बेङ्गाल सफारी खुल्लै हुन्छ र तपाईँले गएर सबभन्दा पहिला चाहिँ टिकट काट्नुपर्छ त्यहाँनेरि हो एकजनाको चाहिँ एक सौ रुपियाँ गरेर छ त्यहाँनिर चाहिँ अनि बेङ्गाल सफारीको भित्रै तपाईँलाई अब जीवजन्तु त तपाईँले देख्नु पाउनु नै हुन्छ त्यो छोडे त्यो छोडेर अन्य खानापिनाहरू पनि तपाईँले हेर्नु भयो चाहिँ बेङ्गाल सफारीको भित्रै पाउँछ प्याकेट सिस्टम लिनु भयो भने चाहिँ प्याकेट नै हुन्छ तपाईँलाई अलग्गै खानु मन छ भने चाहिँ अलग्गै हुन्छ सबै खानाहरू हुन्छ चाइनिस पनि हुन्छ इन्डियन पनि हुन्छ नेपाली पनि हुन्छ हजुर दिदी के भन्नु भयो पशुप्राणीहरू त त्यही हो अब त्यही तपाईँहरूले अब सधैँ देखेको पशुप्राणी त अब यहाँनेरि हुँदैन होइन किनभने सधैँ देखेको पशुप्राणी जस्तो कि बाँदरहरू भयो है योहरू त हामीले देखिरहेको हो तर तपाईँले त्यही चराहरू अनि के भन्छ अरे पाइथनहरू छ है त्यहाँबड बाघहरू छ भालुहरू छ त्यहाँबाट मजुरहरू हुन्छ भिन्न भिन्न जातिको चराहरू हुन्छ यहाँनेरि चाहिँ हो त्यस्तो पशुप्राणीहरू चाहिँ त्यस्तो तपाईँले देख्नुको लागि पाउनुहुन्छ यहाँनिर चाहिँ तर त्यो चाहिँ एकदमै नजिकबाट तपाईँलाई देखाइन्छ हो एकदम सेफ्टीको साथमा तपाईँलाई गाडीमा हालेर लगेर नजिकबाटै तपाईँलाई देखाउँछ त्यो चाहिँ अब के भन्छ डर त अहिलेसम्म त्यत्रो मान्छे गएको छ होइन कसैलाई केही भएको छैन अहिलेसम्म त त्यस्तो डर पनि भएको छैन अनि हामी चाहिँ एकदम लोहाको गाडीभित्र पसेर मान्छेलाई लान्छ त्यो के भन्छ अरे त्यस्तो उयो पनि होइन त्यहाँनेरि सेफ्टीको लागि अरू पनि मान्छेहरू हुन्छन् पशुलाई गाइड गर्ने मान्छेहरू पनि हुन्छ नि कतिजना पशुको भाषा बोल्ने मान्छेहरू त्यस्तो मान्छेहरू पनि त्यहाँनेरि भेटिन्छ र त्यस्तो मान्छेले चाहिँ केही गर्यो भने वहाँहरूले नै कन्ट्रोल गरिहाल्नु हुन्छ त्यो चाहिँ हजुर खानाहरू सबै राम्रै छ गाडी चाहिँ त्यही सत्र अठार सौ रुपियाँ पर्छ तपाईँ जानु भयो भने हुन्छ दिदी गर्नुहुन्छ भने मलाई कन्ट्याक गर्नुहोस् न ल